यहाँनिर कालिम्पोङमा चाहिँ विन्टर सिजनमा चाहिँ सिजन चाहिँ सेप्टेम्बरदेखि मार्चसम्म हुन्छ अनि विन्टर सिजनमा चाहिँ यहाँ निकै नै जाडो हुन्छ जस्तै अब हामीले अब बाहिर निक्लिँदा पनि तातो तातो लुगा लगाएर निक्लिनु पर्छ अनि यहाँ चाहिँ रेनी सिजनमा चाहिँ अब मईदेखि अगस्त अगस्तसम्म हुन्छ अनि रेनी सिजनमा चाहिँ यहाँनिर चाहिँ पुरा पानी परेकोले भल पहिरो जाने जाने गर्छ अनि कसैको घरहरू बगाएर लग्ने अब कसैको घर अगाडितिर भल पहिरो गइदिने त्यस्तो त्यस्तोहरू हुन्छ